हेलो खरसाङ सेन्डिकेट हो ए केशब दाजु मैले म सृजना बहिनी बोलेको हौ मैले अघि उयो गाडी बुक गरेको थिएँ नि थाहा भयो तपाईँलाई हिजो आठ आठ बजी बोलाएको थिएँ खोई गाडी त आइपुग्दैन त आठ बिस भइसक्यो

खै म त हेर्नु न दस बजीको मिटिङ छ मेरो दार्जिलिङमा हो म त पुग्नु पर्ने उयो दस बजीभन्दा अगाडि नै आडे साँढे आठ त यहीँ भइसक्यो कस्तो नपठाई दिनुभएको टाइममा ड्राइभर के भयो सुते सुतेछ कि क्या हौ अब जाँदा ओर्दा त्यहाँनिर टाइम लाग्छ कति ट्राफिक कति हुन्छ थाहा छ तपाईँलाई दार्जिलिङ जाँदा थाहा भएकै कुरो हो त्यो त्यही कारण त मैले छिट्टो पठाइदिनु भनेको त अब दस बजीको मिटिङ छ म भ्याउ भ्याउँछु कि भ्याउदिनँ भ्याउदिनँ नि अब पक्कै यहाँबाट जानु पऱ्यो बिबिचमा ट्राफिक हुन्छ के हुन्छ त्यो भनेर मैले छिट्टो भने पठाइदिनु भनेको आठ बजी नै कमसेकम साँढे आठ भइसक्यो अहिले हेर्नु त लु अब म त नगए पनि भयो नि त्यो उयेसमा मिटिङमा यति बेला भइसक्यो टाइममा पुऱ्याउँछ कि पुऱ्याउँदैन कत्ति ढिलो आइदिएको अब म त त्यो तपाईँले भनेको गाडी त नपठाई दिनुहोस् अब त्यो ड्राइभरलाई होस् भनिदिनोस् म त पुग्दिनँ नि टाइममा अब म त त्यो क्यान्सल गरे पनि भयो मेरो मिटिङ त कस्तो खालको रहेछ हौ मैले त्यही कारण त तपाईँलाई आठ बजी भनेर एकोहोरो भनिरहेको त ढिलो हुन्छ भनेर छिट्टो पठाइदिनु भनेको बिहानखेरि नै अझै फोन पनि गरेको होइन तपाईँलाई रिमाइन्डर पनि कस्तो नपठाइदिनु भएको अब मलाई होस् नपठाइदिनोस् त्यो ड्राइभर म भ्याउदिनँ पनि अब मैले क्यान्सल गरे पनि भयो हुन्छ नपठाइदिनुहोस् है अब